हलो हजुर कृष्णा दिदी हो ए नमस्ते हजुर म रितु बैनी बोलेको नि यता सफाइ गरौँ हात बटाऔँ भन्ने हाम्रो सुन्नुभएको छ हजुर ए हजुर सुन्नुहोस् न यही दार्जिलिङको फोहोरहरू विषय यसो कुरा गर्नु थियो तपाईँको टाइम छ भने अहिले

हजुर हजुर हजुर हजुर हजुर हो नि अनि हजुर

हजुर हजुर हजुर हजुर हजुर होइन अस्ति अस्ति पनि हामीले हाम्रो यता ओर्गानाइजेसनले गरेको थियो सफा कि स्ट्यान्डअगाडि त्यहाँ के भएछ भन्दाखेरि चाहिँ जस्तो सफा गरेको त्यसको एक घन्टाबादमा फेरि फर्केर आउँदा सबै मैला त फेरि त्यहीँ थुपारिदिएछ अनि त हामीले फेरि त्यो मैलालाई फेरि सफा गरेर लग्यौँ अब अहिले प्रोब्लम के भइरहेछ भन्दाखेरि चाहिँ जहाँ हामीले मैला फ्याँक्ने गर्थ्यौँ त्यहाँ चाहिँ अहिले फेरि अस्ति मात्रै के भन्नुभएछ भन्दाखेरि ज्यादा मैला भयो अनि त यसले इन्भाइरोन्मेन्टलाई एकदमै हार्म गर्दैछ भन्नुभयो र त्यहाँबाट हामीले ज्यादा नफ्याँक्नु भन्ने कुरा गर्नुभएछ अनि त हामीले फ्याँक्ने त कता मैले अर्को हुन्छ हुन्छ हजुर

हजुर हजुर हो पक्का हो नि हजुर हजुर

हजुर हो नि हजुर हो नि

दिदी धेरै धेरै धन्यवाद हुन्छ हुन्छ